हेलो ए तपाईँ शिवमन्दिर आइपुग्नु भयो ए हजुर शिवमन्दिर आइपुग्नु भयो भने चाहिँ त्यो फ्लाइओभरदेखि चाहिँ राइट लिनुहोस् अँ अँ राइट लिएर त्यहाँ सिधै सिधै सिधै आउनुहोस् अँ त्यहाँ कलकत्ता फास्टफुड छ हजुर अलिक सिधै आउनुहोस् त्यो सावित्री स्विइट भन्नेमा आइपुगेर मलाई एकपल्ट कल गर्नुहोस् त्यहाँ आइपुगेर तपाईँ सिधै पछाडि पस्नुभयो भने पनि हुन्छ अलिक अगाडि गएर लेफ्ट लिनुभयो भने पनि हुन्छ तर तपाईँलाई तपाईँको सुविधाको लागि अलिक अगाडि आएर त्यो एउटा वेस्ट बेङ्गाल इलेक्ट्रिसिटी अफिस छ अँ त्यसको अगाडि चिकन दोकान पनि छ हजुर अँ सब्जी दोकान पनि छ हजुर हजुर त्यो क्रस गरेर अगाडि आउनुहोस् अनि वेस्ट बेङ्गाल इलेक्ट्रिसिटी बोर्ड भएको एउटा अफिस छ हजुर त्यहाँबाट सिधै लेफ्ट लिनुहोस् हजुर सिधै आउनुहोस् आउनुहोस् आउनुहोस् अनि त्यहाँ आइपुगरेर एउटा मन्दिर देख्नुभयो एउटा कालीमन्दिर छ ठुलो मन्दिर छ हजुर त्यहाँ एउटा दोकान पनि छ कर्नरमा एयरटेल अफिस भेट्नुभयो एयरटेल अफिस हजुर एयरटेल अफिसदेखि पनि अलिक अगाडि आएपछि चाहिँ मन्दिर भेट्छ त्यो मन्दिरदेखि चाहिँ तपाईँ सिधै फेरि लेफ्ट लिनुहोस् हजुर लेफ्ट लिएपछि एउटा ठुलो सेतो बिल्डिङ देख्नुहुन्छ त्यो बिल्डिङलाई पनि क्रस गर्नुहोस् र सिधै अब यता राइटपट्टि हेर्नुहोस् राइटपट्टि राइटपट्टि हेर्नुहोस् हजुर त्यो घर छ त्यो एउटा घर छ वाइट कलरको हजुर त्यही घर हो त्यही घरको सेकेन्ड फ्लोरमा म छु त्यहीँबाट तपाईँले मलाई त्यहीँ त्यहीँ पर्खिनुहोस् तपाईँ म आउँदैछु त्यहीँनिर